मैले कुनै धार्मिक अवसरहरूमा भन्दा पनि विशेष गरेर चाँहि दसैँ वा चैते दसैँ आउन लाग्दा हामी तामाङ जातिमा एक विशेष पूजा गरिन्छ जसलाई ख्याप्साङ भनिन्छ र यसमा चाँहि विशेषगरी कुलको पूजा गरिन्छ र पहिले पहिले विभिन्न पशुहरूको बलि दिएर यस ख्याप्साङ पूजा गरिन्थ्यो भने अहिले चाँहि विभिन्न फल फुल चढाएर पूजा गरिन्छ र यसमा एक विशेष कार्य चाँहि भातको प्रयोग गरेर भगवान्को अर्थात् भनौँ कुल देवताको मूर्ति बनाइन्छ र मैले यही अवसरमा कुल देउताको मूर्ति बनाउने अवसर पाएकी थिएँ र यो मूर्ति बनाउँदाको मेरो जुन अनुभव थियो त्यो अनुभव एकदमै रमाइलो थियो